मैले भर्खरै अघि पनि मैले कुरा गरेँ मैले भर्खरै दिल कान्छी मुन्नु गौतम कालेबुङ निवासी मुन्नु गौतमको दिल कान्छी भन्ने उपन्यास मैले भर्खरै पढेँ त्यो उपन्यासमा उहाँको जुन मेन खिप्ती छ जस्तो कि चियाबारीको जनजीवनलाई बुझ्ने चियाबारीको आदिवासी जीवनलाई बुझ्ने चियाबारी चियाबारीको आदिवासीहरूले भोग्ने जुन सामाजिक समस्या छ अब चियाबारीमा अहिले पनि आदिवासीहरूलाई लिएर कस्तो छ भने आदिवासीहरूले चियाबारीमा चाहिँ अब डाइ डाइनको शङ्कामा बोक्सीको शङ्कामा होइन अब अलिकति बुढी बुढी महिलाहरूलाई मार्ने हडिया खाएर आफ्नै पत्नीको हत्या गर्ने अभावहरूको बिचमा आर्थिक समस्याको कारणले गर्दा नानीहरू दुई हजार तिन हजारमा नानीहरू बिक्री गर्ने सानैमा यो समस्याहरूलाई जुन किसिमले उहाँले मेन पाराले लेख्नु भएको छ त्यसले एकदमै मेरो मन छोयो र मलाई साँच्चै नै त्यसले एकदमै प्रभावित गर्यो अनि फेरि अर्को कुरो हाम्रो नेपाली समाजमा पनि जातपातलाई लिएर जुन किसिमको एउटा मतलब उयो छ हामी अब युनिटीको कुरा त गर्छौँ एकताको कुराहरू त गर्छौँ तर हाम्रो समाजमा अहिले पनि अब सानो जात ठुलो जात भन्ने एउटा जातीय भेदभाव छ अनि अर्को कुरो त्यो सानो जात भित्र पनि फेरि आन्तरिक रूपमा नै ठुलो र सानोको भेदभाव छ अब यो तथा कथित सानो ठुलोको यो भेदभाव चाहिँ नहुनु पर्ने हो त्यसमा अर्को कुरो चाहिँ अब अझै पनि हाम्रोमा अब तथा कथित सानो जातले चाहिँ ठुलो जातको छोरीहरू लग्यो भने चाहिँ त्यो छोरीहरू मर्यो अब यसले चाहिँ मेरो कुनै मेरो परिवारमा यसको कुनै ठाउँ छैन भनेर चाहिँ पत्या गर्ने चाहिँ चलन छ र त्यसलाई चाहिँ एउटा केश खौरिएर त्यो छोरीहरूलाई चाहिँ अब घरमा आउन नदिने उसको नाता नाति हुन्जेलसम्म पनि त्यसमा अब घरमा आउ जाउ बन्द गर्ने र त्यो एउटा एक किसिमको माया मार्ने जस्तो एउटा जुन क्रुरपूर्ण अमानवीय पाषाण हृदय टाइपको एउटा जुन चलन र प्रथा छ र जुन अहङ्कार छ जातीय अहङ्कार छ ब्राह्मणवादीय अहङ्कार छ त्यो अहङ्कारलाई चाहिँ उहाँहरूले बडो मजाले लेख्नु भएको छ र त्यो चाहिँ मलाई मन छुने कुरा चाहिँ मलाई त्यो लाग्यो